हेलो सुन न औ साथी अस्ति तिमीले मलाई क्या त त्यो हामी पर रेस्टुरेन्टमा भेट्दाखेरि क्या त गफ गर्दाखेरि त्यो मिनी सोमा सामान क्या त तिमीले किन न भनेर मलाई भनेको थियो नि सुन्दैछौ अँ मैले त्यहाँनिर त्यो सामान किनेको थिएँ अबुई एकदमै घटिया माल रहेछ राम्रो छैन रहेछ मेरो त अब एक खेप चाहिँ लु युज गरेको थिएँ खातखुत त्यो क्या त डिसकलर भएर राम्रो छैन रहेछ एकदमै मलाई त मन परेन तिमीले त्यो अस्ति तिमीले मगाएको त राम्रो आयो भन्दैथ्यौ खै त्यो एउटै दोकानमा पनि है डिफरेन्स मालहरू आउँदोरहेछ क्याउ सामानहरू सामानहरू आउँदा रहेछ क्याउ मलाई त मन परेन है त्यो त मेरो त एक खेप दुई खेप अब लगाएर दुई खेप पनि लगाएको थिइनँ एक खेप लगाएर धुँदाखेरि एकदमै नराम्रो रङहरू पनि सबै गयो हो त्यसको एकदमै उयो छैन रहेछ राम्रो मलाई चाहिँ मन परेन अबदेखि म त कहिल्यै जादिनै त्यहाँनिर चाहिँ म अब उयो गरेको तिमीले राम्रो छ भनेर है तिमीले तिम्रो लागि त त्यो राम्रो आएछ त्यो सामान कोहीमा राम्रो आउँदोरहेछ अब कोही त्यो एउटै दोकानमा पनि कोही राम्रो आउँदैन रहेछ मैले किनेको चाहिँ राम्रो छैन रहेछ साथी